बालबालिकाका लागि बालविकास शिशु शिक्षा र आइसिडिएस खण्डहरू उपलब्ध छन् र सप्ताहिकमा बच्चाहरूलाई बालविकास पढाउने गर्छन् किनभने उनीहरू नराम्रो बाटो नगएर धार्मिक रूपमा उनीहरूलाई धर्मको विषयमा पढ्नको लागि पठाइन्छन् र आइसिडिएस त हप्तामा धेरै दिन हुन्छ र बालविकास चाहिँ सप्ताहिकमा पठाइने गर्छन्